हाम्रो यो कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ अब धेरै प्रकारको जात भाइहरू बसे भए पनि अब यहाँनिर बोल्ने भाषै नेपाली भएको कारणले गर्दाखेरि अब बिहारीहरूले आफ्नो हिन्दी भाषा बोले भए पनि बेङ्गलीले आफ्नो बेङ्गली ल्याङ्वेज बोले भए पनि अब यहाँनिर नेपाली भाषा नै पहिलादेखि चलेर आएकोले गर्दाखेरि चाहिँ यहाँनिर उनीहरूले आफ्नो छोराछोरीदेखि लिएर आफ्नो फेमेली सबैलाई नै अब नेपाली भाषै सिकाएर अब आफ्नो नानीहरूलाई पनि अब स्कुलमा हालिसके पछि हाम्रो अब कालिम्पोङ डिस्ट्रिक्टमा डिस्ट्रिक्टको स्कुलमा हालिसक्यो पछि अब नेपाली सब्जेक्ट हुन्छै हुन्छ र उनीहरूले नेपाली पढ्नै परेको कारणले गर्दाखेरि चाहिँ अब सबैजनाले नेपाली बोल्छ अनि यहाँको मान्छेहरूलाई चाहिँ अब नेपाली भाषैबाट अब राम्रोसँगले इन्टर्याक्ट गर्न सक्छ अनि अब के असुविधा केही छैन भाषा अब सबैजानले एउटै बोलेको कारणले गर्दाखेरि अनि अब बुझ्नु सजिलो पनि अनि उनीहरू घरमा पनि अब त्यही भाषा चलिरहेको बाहिर पनि अब सोसाइटीतिर पनि यही भाषा चलिराखेकोले गर्दाखेरि चाहिँ भाषाको चाहिँ केही असुविधा छैन